विशेष गरेर मोबाइल फोनको विषयमा भन्नुपर्दाखेरि चाहिँ मोबाइल फोनले हाम्रो जुन चाहिँ आजको एकदमै इम्पोरटेन्ट कुरो धेरै प्रमुख भएर गएको छ यदि मोबाइल फोन छैन भने चाहिँ हामीले केही पनि गर्नुसक्दैनौँ इभन घरेलु कामकाजदेखि लिएर बाहिर अफिसियल कामकाजदेखि लिएर कहीँ पैसा तिर्नुदेखि लिएर हरेक कार्य बाहिर देशहरूतिर सम्पर्कदेखि लिएर है पूजापाठदेखि लिएर पण्डितहरूको कुराहरूदेखि लिएर आफूले गर्नुपर्ने ग्रहदशा विषय लिएर उपयोगी सबै सबै कुरोहरू नै मोबाइलले आजको दिनमा दिएको छ किनकि युट्युबबाट आएको जानकारीहरू जुन जुन छ त्यसले गर्दाखेरि धेरै हामीलाई सजिलो भएको छ जस्तो पण्डितहरू पनि भयो युट्युबबाट धेरै जस्तो आजको दिन के कस्तो छ होइन मौसमको हालहरूदेखि लिएर सबै कुरो चाहिँ मोबाइलले गर्दा सुविधा भएको छ इभन ज जसको ग्रहदशाहरू यताउता भएको छ भने पनि ग्रहदशा पनि मोबाइल कै दिएको जुन चाहिँ उपायहरू हुन्छ त्यो गर्दाखेरि धेरै नै शान्ति सरल भएको छ हामीले धेरैभन्दा धेरै कुराहरू विश्वमै भइरहेको घटनाहरू पनि यो मोबाइलद्वारा नै हामीले ठाउँ ठाउँमा जहाँ गए पनि घरमै बसेर टिभी हेरेर समाचार हेरेर गरिरहनु पर्दैन जहाँ पनि हामी जान्छौँ चलाएर मोबाइल खोलेर हामीले न्युजहरू सुन्नसक्छौँ भएको घटनाहरूबाटै बारे जानकारी पाउनसक्छौँ त्यसैले गर्दाखेरि मोबाइल चाहिँ एकदमै हामीलाई सुविधाजनक भएको चाहिँ म ठान्छु अनि जुन चाहिँ पैसा तिर्नुपर्ने ठाउँहरू हुन्छ पे गर्नुपर्ने ठाउँहरू हुन्छ त्यसमा पनि मोबाइलले धेरै नै सहायता गरेको छ आजको दिनमा डक्टरहरूको सरसल्लाह पनि हामी मोबाइलद्वारा नै लिनेगर्छौँ अब होमियोपेथिक मेडिसिनहरू युज गर्नेले एकदमै राम्रो राम्रो डक्टरहरूसँग कन्सल्ट गरेर होमियोपेथिक एलोपेथिक मेडिसिनहरू पनि मोबाइलद्वारै मोबाइलसँगै डक्टरसँग कन्सल्ट गरेर हामीले दबाईहरू खानसक्छौँ त्यसले गर्दाखेरि हेल्थ विषय पनि मोबाइलले चाहिँ प्रत्येक जानकारीहरू एकदमै सुविधाजनक भएकोले गर्दाखेरि मोबाइलको चाहिँ यो एकदमै पोजिटिभ पोइन्ट हो भनेर चाहिँ म भन्छु